मैले म चाहिँ बुद्धिस्ट धर्म मान्छु र मैले चाहिँ सानैदेखिको बुद्धिस्ट धर्म म चाहिँ बुद्ध फ्यामिलीमा जन्म भएको हो म चाहिँ बुद्धिस्ट धर्म मान्छु र हामीहरूको चाहिँ लामाले पुस्तक पढ्नुहुन्छ र हामीहरू चाहिँ हामी मलाम बुक पढ्छौँ किताब पढ्छौँ हामी मलामको र त्यो हामी मलाममा चाहिँ धेरै धेरै धर्मको बारेमा लेखेको छ र ओम माने पद्मे ओम जस्तो कि थुप्रो किसिमको यस्तो पढेको छौँ हामीहरूले सानैदेखिको र यसले चाहिँ धेरै ज्ञानहरू दिन्छ र नानीहरूको पढ्नुमा मदतहरू गर्ने र दिमाग राम्रो हुने सफा पार्ने र अर्काको बारेमा नराम्रो नसोच्ने अर्कालाई हिंसा नगर्ने सबैलाई एक नजरले हेर्ने र सबैलाई माया गर्ने आफ्नो दाजुभाइ दिदीबैनी सबलाई माया गर्ने यस्तो प्रकारको धर्मले सिकाउँछ र अर्कालाई हेल्प गर्नुपर्छ जहिले पनि गरिब नानीहरूलाई गरिबदुःखीहरूलाई मदत गर्नुपर्छ र यो चाहिँ हामीले यो धर्ममा बताउँछ र सानोदेखिको यो धर्मको बुद्धले चाहिँ धेरै सानैदेखिको उसले आफ्नो घर फ्यामिली सबै त्याग गरेर उसले हाम्रो लागि अब उस उसले घर सबै त्यागेर ऊ एउटा राजाको छोरा थियो तर उसले त्यागेर उसले आफ्नो बुद्ध धर्ममै अप्नायो र बुद्धिज्मलाई अप्नायो र अहिले चाहिँ बुद्धिज्मले चाहिँ के भन्छ भन्दाखेरि यत्ति साह्रो शान्ति दिन्छ मनमा राम्रो दिन्छ सबैलाई एक नजरले हेर्नुपर्छ त्यो धर्ममा चाहिँ हामीहरू बस्छौँ र हामीहरू चाहिँ डेली गुम्बा जान्छौँ र गुम्बामा धेरै प्रकारको मानिमलामहरू पढ्छौँ